मैले नि अस्ति अनलाइन एउटा कुर्ता मगाएको थिएँ कि अफरमा थियो अँ कति फोर्टि पर्सेन्ट अफरमा थियो दाम त कति थियो मैले चाहिँ पाएँ छ सौ रुपियाँमा अँ कस्तो राम्रो कुर्ता नि त्यो त छ सौ रुपियाँमा पनि हेर मैले त त्यस्तो राम्रो कुर्ता पाएँ कि म त छक्कै परेँ त्यो त सेट नै छ हो चुन्नी कुर्ता अनि सुरुवाल र त छ सौ रुपियाँमा त अब यहाँ त सेट त पाउँदैन त होइन बजारहरू तिर गयो भने त अब सेटको कुर्ता त कमसे कम हजार रुपियाँ त पर्छन् त अँ अँ र त हेर मैले त त्यस्तो सस्तोमा पाएँ कि त्यो पनि लुगाको क्वालिटी कस्तो राम्रो छ टक्क जिउमा पनि मजाले मिल्यो हो साइजहरू फिटिङ भयो हो मलाई त्यो कुर्ता कलर पनि मैले जस्तो देखेको थिएँ त्यस्तै रहेछ अनि धुँदा पनि कलर गएन हौ एउटा पनि कलर गएन त्यो कुर्ताको पुरा राम्रो लाग्यो त्यो कुर्ता कि अनि म त अर्को सेम कुर्ता अर्को कलरमा पनि मगाउ भन्दैछु हौ यल्लो कलरमा मन परिरहेको छ यल्लो कलरमा यसो पूजापाठहरूतिर जाँदा हो कहाँ कहाँहरू जाँदा राम्रो हुन्छ नि यल्लो कलरको चाहिँ है पूजापाठमा मेन त साह्रै मनपऱ्यो मलाई त्यो कुर्ता चाहिँ लगाउँदा पनि मलाई राम्रो देख्यो जिउमा फिटिङ भयो कि अँ अनलाइन नै बरु राम्रै आउँदा रहेछ हौ लुगाहरू त